हजुर हो त तपाईँ को बोल्नु भएको ए नमस्ते सर हजुर भन्नु होस् न सर हजुर हजुर हजुर हजुर सर हजुर हजुर ए हजुर यो प्रोग्राम चाहिँ कहिले देखिको होला सर ए हजुर हजुर सर त्यो त ठिक न ठिकै त ठिकै छ कि र पनि अब फेरि त्यो प्रोग्राम बाद फेरि इक्जामहरू फेरि यिनीहरूको टेस्टहरू हुँदछ भन्दै थियो हो फेरि हेर्नु न सर पढाइमा अलिक फोकस नै गर्दैन कि त्यसैले त्यही भएर नि के गर्नु होला हौ है त्यही त हजुर हेर्नु होस् न त्यो फेरि अहिले अलिक फेरि त्यो अलिक बिमार पनि हुन्छ कि छिटो फेरि बेलुकासम्म राख्नु पनि अलिक उयो भयो हो त्यही त सर के गर्नु होला है हजुर ए हजुर अरू चाहिँ के के छ त्यो प्रोग्राममा चाहिँ सर हजुर हजुर सर राम्रो त राम्रो छ कि हजुर सर राम्रो त राम्रो छ कि र पनि अब त्यही हो त्यसले चाहिँ अलिक उयो हुन्छ कि पढाइमा चाहिँ त्यो चाहिँ तपाईँहरूले राम्ररी हेरिदिनु पर्यो हो अन्त त्यही हो गाइड चाहिँ मेन चाहिएको थियो कि त्यही भएर पनि हुन्छ प्रोग्राममा त त्यसलाई लिनु होस् कि र पनि पढाइहरूमा चाहिँ अलिकति त्यसलाई क्या पढ्न उयो गर् मान्दैन आज कल फेरि त्यही कारणले नि ए हुन्छ हुन्छ सर त्यसो भने ए हजुर हुन्छ हुन्छ सर गरिदिनु होस् न अर्को हप्तादेखिको है ए हुन्छ सर हुन्छ थ्याङ्क यु त्यसलाई हालिदिनु न हुन्छ